अब विशेष गरी चाहिँ म बजार त त्यति जाँदिनँ पनि र कहिले कहिले जान्छु विशेष कुरो त के हो र अब घरको चिजहरू त त्यति म ल्याउने गर्दिनँ घरकै आमाले गर्छ म चाहिँ अब अलिकति बुढो बुढो भएँ यसो टाइम पास गर्नलाई त्यहाँ सिंहकोसम्म जान्छु बजारतिर कोही कोही बेला त्यहाँ फुलको बिजनहरू बेर्छु ल्याउँछु घरमा त्यही रोपसोप गर्छु सोख मलाई अब फुलको सोख चाहिँ लाग्छ अरू कुरो त के छ जग्गा छैन सब्जीहरू लगाउँ भनेदेखि अब त सक्दिनँ पनि होला त्यो सब्जी लाउने समय जग्गा पनि छैन दुनियाँ अब यहाँ त अब बस्ती थियो पहिला त कोदो मकै रोपिन्थ्यो अहिले त अब मान्छे उम्रिसकेको छ अब कोदो मकैको बद्लामा त मान्छे नै मान्छे भइरहेको छ अन्त त्यहाँ के लाउने त सबै मान्छे उम्रिसक्यो गाउँ यति साह्रो बाक्लो भइसक्यो र अब बजार जान्छु त्यही सिंहकोसम्म जान्छु बजारतिर यसो जान्छु अहिलेको बजारमा अलिअलि फुलहरू के के लिएर आउँछु रोप्छु त्यही हो मेरो भुल्ने जग्गा अरू त केही पनि छैन अब समय बिताउनु लागि त पर्यो नि समय बिताउनको लागि चाहिँ म त्यसै गर्छु फुलहरू रोप्छु फुलेको देख्छु खुसी हुन्छु त्यति नै हो मेरो ध धन्दा नै त्यही हो अरू केही पनि छैन मेरो लागि चाहिँ बस बजार गयो आयो त्यति नै